मैले मिन्त्राबाट एउटा जिन्सको प्यान्ट हेरेर राम्रो लागेर चाहिँ मगाएको थिएँ त्यो चाहिँ एकदम राम्रो थियो अन्तखेरि मैले चाहिँ त्यो कलर पनि एकदम राम्रो थियो राम्रो लाग्यो मलाई होइन त्यो मगाएको थियो राम मलाई त्यो डर पनि लागिरहेको थियो कस्तो छ कस्तो हुन्छ हुँदैन मलाई अब होइन हुन्छ हुँदैन अन्तखेरि भरे चाहिँ आउँदा चाहिँ राम्रै आएछ मलाई एकदम राम्रो लाग्यो मेरो कम्फर्टेबल हुने खाले अन्त ठि मलाई ठिक्कै पनि भयो त्यसको साइजहरू होइन अन्त मलाई एकदम राम्रो लाग्यो त्यो मिन्त्राबाट मैले मगाउँदा चाहिँ मैले सायद फर्स्ट फर्स्ट पनि मगाएको थिएँ त्यो होइन तर मलाई चाहिँ अब डर पनि भइरहेको थियो कस्तो हुन्छ हुँदैन भनेर अन्त खासमा राम्रै आउँदो रहेछ अन्त मैले साथीहरूलाई पनि भनेको छु होइन यस्तो यस् मिन्त्रा यस्तोबट चाहिँ लुगाहरू चाहिँ राम्रो जिन्सकोहरू चाहिँ राम्रो राम्रो आउँदो रहेछ एकदम आफूलाई कम्फर्टेबल हुने होइन आफूलाई जस्तो अब मगाएको छ त्यस्तै राम्रो त्यो भन्दा राम्रो देख्ने खाले आउँदो रहेछ अन्त मैले कति पल्ट लगाएँ कम्फर्टेबल आफूलाई जहाँ जाँदा पनि सजिलो हुने जेमा लगाए हुने प्यान्ट अब त्यो जिन्सको प्यान्ट कुर्ताहरूसँग पनि लगाउँदा हुन्छ एकदम राम्रो खाले रहेछ होइन कलर पनि दामी एकदम मन पर्यो मलाई चाहिँ तपाईँहरूले पनि मगाउनु सक्नु हुन्छ भनेको छु मैले साथीहरूलाई मेरो घरकोहरूलाई पनि